खाना पकाउँदाखेरि अब अरूबेला सधैँ बेला त्यस्तो गर्दैनौँ हामी चाहिँ त्यस्तो परम्परा भने पनि अब अन्धविश्वास भने पनि सबै त्यो सबै गर्दैनौँ होइन तर अब चाड बाडमा चाहिँ अब दसैँ तिहार जस्तै अब माघे सङ्क्रान्तिहरू भयो कुनैपनि हाम्रो चाड पर्वमा चाहिँ पकाएको खाने कुरा चाहिँ हामीले तिन भाग चाहिँ बाहिर चढाउँछौँ त्यो चाहिँ किन भन्दाखेरि एउटा चाहिँ अब मान् अब त्यस्तै मानिलिएको होइन एउटा चाहिँ भूतप्रेतको लागि होइन आसे गाँसे भूतप्रेतको लागि भनेर चढाएको अन्त एउटा चाहिँ पितृहरू अब जो मरेर जानुभएको छ उनाहरूको नाममा होइन उनीहरूले पावोस् भनेर त्यो चढाएको हो अन्त चाहिँ एउटा चाहिँ बाहिरको अब जति पनि देवी देवताहरू छ होइन उनाहरूको नाममा चढाउँछौँ अब त्यो चाहिँ अब अन्धविश्वास भने पनि हुन्छ होइन मान्यता भने पनि हुन्छ अब हाम्रो उहिले बाजे पुर्खा आमा बाउदेखि लिएर त्यस्तो गर्दैछ होइन अहिले हामी अहिले हामी पनि त्यही गर्दैछौँ